हेलो तपाईँ ड्राइभर जा दाजु बोल्नुभएको हो म मेघना बोलेको तपाईँको सँगै सधैँ गाडी लिएर आउँथेँ नि म अनि के भन्छ हाम्रो आमाबाबा कलकत्ताबाट फर्किरहनु भएको छ तपाईँ सिलगढी गएर रिसिभ गरिदिनु हुनुहुन्छ अनि अनि तपाईँको भाडा कति लाग्छ होला त्यो पनि भनिदिनु होस् अनि त्यसको भाडाको लागि म हुनु हुँदिनँ होला त्यही भएर त्यही भएर मेरो बैनीको नम्बर तपाईँलाई छोडिदिई रहेको छु अनि तपाईँ गएर नरिसाइकन रिसिभ गरिदिनु हुन्छ कि भनेर